हाम्रो ठाउँमा विभिन्न मान्छेहरू विभिन्न थरीको मान्छेहरू बस्छ अनि यहाँ के अरे बङ्गाली बिहारी मद्रासी अनि के अरे आदिवासीहरू बस्छन् अनि हामी के अरे बङ्गला बङ्गला भाषा सिक्नु मनलाग्छ अनि हिन्दी सिक्छौँ आदिवासी भाषा सिक्छौँ अनि

जग्गामा आएर बेचबिखनहरू गर्दाखेरि उनीहरूले पनि भाषा सिक्ने कोसिस गर्छ अनि हामी पनि भाषा सिक्छौँ हामी मालबजारतिर गएर बङ्गला हिन्दी भाषाहरू सिक्नु हामीलाई पनि इच्छा लाग्छ हामी पनि सिक्ने कोसिस गर्छौँ अनि उनीहरूले पनि हा के अरे नेपाली भाषाहरू कति सिक्नु कोसिस गर्छ हामी पनि उनीहरूको फेरि बङ्गला भाषा हिन्दी भाषाहरू सिक्ने हामीलाई पनि इच्छा लाग्छ